मलाई मनपर्ने टिभी सो चाहिँ स्प्लिट्सभिल्ला हो त्यो चाहिँ एमटिभीबाट आउँछ होइन अन्त त्यसको नम्बर च्यानलको नम्बर कति भन्दाखेरि एट जिरो सेभेन हो त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब हामीले जुन चाहिँ टिभी सो हेर्छ यो चाहिँ अब यो चाहिँ के को बारेमा हो भन्दाखेरि यो चाहिँ लभको बारेमा हो त्यसमा चाहिँ हामी कनेक्सन खोज्छ त्यसमा जो अब सबैजना अब डम्प पनि हुँदै जान्छ होइन अब कनेक्सन खोज्दाखेरि अब अब लास्टमा जित्छ त्यसले पैसा पनि पाउँछ यो सोमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब फर्स्टमा सबैजना सिङ्गल सिङ्गल बोइज एन्ड गर्ल्स चाहिँ अब अब आउँछ यो सोमा अन्त त्यहीँबाट तिनीहरूले लभ कनेक्सन ढुन्ढ्छ खोज्छ होइन अन्त त्यस खोज्दै गर्दाखेरि अब कसैको त लाइफटाइमको लागि पनि कपल्स हुन्छ बट अब कसैको के भएर अब बिचमै छोडिन्छ तर यो स्प्लिट्सभिल्ला हेर्नुमा चाहिँ के मजा छ भन्दाखेरि चाहिँ त्यसमा जुन चाहिँ टास्कहरू हुन्छ त्यो चाहिँ अब दामी खालके हुन्छ अब हामीले सबैको पनि त इच्छा पनि लाग्छ होला यहाँ जानु तर अब जसकोमा अब कन्फिडेन्ट छ अब जो उयो छ त्यो चाहिँ अब अब हुन्छ नि अब मजाले जानुसक्छ किनकि अब यहाँनिर रियालिटी सो हो यो त्यसमा फाइटहरू हुन्छ के के हुन्छ को को परसनले त अब उयो त्यो अब गर्नु सक्दैनँ होइन तर पनि अब गर्नु सक्दैनँ पनि भन्दिन अब आफ्नो आफ्नो चाइस हो आफ्नो आफ्नो विसेस हो होइन त्यसमा अब जे गर्दा पनि हुन्छ आफूले तर जतिसक्दो चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ स्प्लिट्सभिल्ला चाहिँ एउटा सो हो त्यहाँबाट आफ्नो ड्रिमको लागि पनि केही सक्सेस पाउनुसक्छ अब जसलाई अब एक्टिङ मोडलिङ गर्नुछ भने यो चाहिँ बेस्ट प्लेस हो यो चाहिँ बेस्ट अपरच्युनिटी हो हामीले जुन चाहिँ चाहिँ अब सक्सिड गर्नुसक्छ लाइफमा त्यहीँबाट कति टिभी सिरियल्सहरूमा पनि चान्स पाउँछ होइन अब कति रियालिटी सोजमा पनि चान्स पाउँछ तर अब यसको तर अब सबैले लियो भने सबैलाई एडभान्टेज हो अब नराम्रो प्रकारले लियो भने इट्स अलवेज डिसएडभान्टेज होइन त्यही कारण चाहिँ अब म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ अब मलाई मनपर्छ यो सो किनकि मैले सानैदेखिको हेरेको लाइक स्प्लिट्सभिल्लाको सिजन कतिवटा हुन्छ लाइक स्प्लिट्सभिल्ला टु स्प्लिट्स नट स्प्लिट्सभिल्ला फ्रम मैले चाहिँ हेरेको छु स्प्लिट्सभिल्ला एटदेखिको चाहिँ स्प्लिट्सभिल्ला थर्टिनसम्म चाहिँ हेरेको छु थर्टिन फोर्टिनसम्म अस्ति भर्खरको चाहिँ के थियो भन्दाखेरिन चाहिँ अब कन्टेसटेन को जितेको थियो भन्दाखेरि चाहिँ हामिद र सुन्दुस जितेको थियो डेट वज वन अफ माई अब मेरो फेभरेट कपल्सहरू होइन अन्त म खुसी लाग्यो तिनीहरू जितेर तिनीहरूको अब अब आफ्नो आफ्नो उयो अब हार्ड वर्कले गर्दाखेरि तिनीहरूले जित्यो अब सबैजनाले पनि त चान्स पाउँदैन होइन ठिकै अब राम्रै गऱ्यो भने राम्रै पाउँछ होइन अब मलाई चाहिँ सिर्फ किन मनपर्छ यो सो भन्दाखेरि चाहिँ अब इट्स भेरी अब राम्रो छ यो सो होइन काम लाग्छ फ्युचरमा त्यही कारण चाहिँ म भन्छु र म भन्दिनँ किनकि अब आफ्नो आफ्नो चोइस हो यो हेर्ने नहेर्ने होइन